हामी पशुहरू हामी पाल्छौँ हामी स्याहार्छौँ तर हाम्रो उपाधिको लागि हामीलाई फाइदाको लागि गर्छौँ गाई दुहुन्छौँ दुध बेच्छौँ दुध राख्छौँ दही बनाउँछौँ त्यो पनि बेच्छौँ घिउ बनाउँछौँ त्यो पनि बेच्छौँ यसको अब मलमूत्रले हामी साग सब्जीहरू रोप्छौँ कति मलहरू हामी बेच्छौँ त्यस्तै प्रकारले हामी स्याहार्छौँ अब सुँगुरहरू पाल्यो सुँगुरहरू अब हामी कति डल्लै बेच्छौँ कति काटेर गाउँमै बेच्छौँ त्यस्तै प्रकारले गर्छौँ हामी बाख्राहरू पाल्छौँ कति अब हामी त्यही हो गाउँमा काट्छौँ कोही डल्लै बेच्छौँ कोही अब बुच्चरहरू आयो भने बुच्चरहरूलाई पनि दिन्छौँ त्यस्तै प्रकारले हामी चाहिँ ध्यान दिन्छौँ गाई बस्तु उस गोरुहरू गोरुहरू बेच्छौँ गाई गोरु अब के के हुन्छ है हामी अब कति गाई गोरुहरू अब बेचेर राम्रैसँगले हामी चाहिँ अब गाई बस्तुबाट राम्रै हुन्छ सुँगुरहरूबाट बाट पनि राम्रै हुन्छ सबै कुरो पशु अब कुखुराहरू पाल्छौँ कुखुराहरू पनि हामी अब बजार टाढो छ कोही अब पाहुनाहरू आयो भने घरमै काटेर खुवा खान्छौँ कति कुखुराहरू हामी अब डल्लो डल्लै बेच्छौँ त्यसै प्रकारले हामी जीविका चलाउँछौँ त्यस्तै छ हाम्रो अन्त अब जति पनि अब कुखुराहरू कोही अब डल्लो डल्लै बेच्यो बच्चाहरू बेच्यो त्यसरी नै अब गाईहरूबाट पनि त्यही हो मल भकेराहरू किन्नु आउँछ त्यो पनि बेच्छौँ त्यस्तै प्रकारले चल्छौँ हामी